म चाहिँ बिरुवाहरूलाई बनाउनु लागि चाहिँ इन्डोर फुल हैन आउटडोर यस्तो फुलहरूलाई चाहिँ म आफ्नै मल बनाउँछु म आफैँ सब्जीको छिल्काहरू भयो हैन अनि गाईको मलहरूले चाहिँ म आफैँ लगाएर चाहिँ म बिरुवाहरू रोप्छु अनि इन्डोर फुल सिजन फुलहरू चाहिँ म आफैँ रोप्नेगर्छु अनि मल चाहिँ म के भन्छ सब्जीको छिल्का अनि गाईको मलहरूलाई बनाएर चाहिँ म फुलहरू रोप्छु